मैले बनाउने छिटो मिठो सजिलो खाजा चाहिँ चाम्रे भात हो जसलाई चाहिँ हामी यल्लो राइस पनि भन्छौँ त्यसमा चाहिँ बस्तीको चामल चाहिन्छ अन्त घिउ अलिअलि घिउमा मेथी पड्काएर चाहिँ चामललाई भुट्यो भुट्यो भुट्यो भुट्यो अन्त नुन हाल्यो हर्दी हाल्यो अन्त अलिकति चाम्रो चाम्रो परेको भात बनिन्छ पुलाउ टाइपको त्यसलाई त्योसँग खानुको लागि चाहिँ साँधेको गुन्द्रुकको अचार काँचो प्याज डल्ले खोर्सानी पिसेर हालेको मिठो हुन्छ अनि त्योसँग चाहिँ फेरि चिया पनि कम्बिनेसन नमिले पनि चिनीको चिया बाक्लो मिठो चिया हामी त्यसरी खाने गर्छौँ गाउँमा तर म चाहिँ यसमा अझै थप गोर्खा अचार बनाउँछु गोर्खा अचार बनाउनुको लागि चाहिँ काक्रा गाजर मटर प्याज मुला बदाम तिल आमचुर पाउडर आलु हिङ यस्तो प्रयोग गरेर चाहिँ गोर्खा अचार बनाउँछु त्यो चाहिँ चटपटा हुन्छ खाजासँग मिठो हुन्छ सबैले रुचाएर खान्छन् आनन्द उठाउँछन् अनि कसरी बनाउनु भनेर सोद्धछन् पनि पो